हाम्रो समाजमा नानी जन्मेपछि नानीको धेरै प्रशंसा हुन्छ खासगरी केटाहरू केटीहरूको पनि हुन्छ तर अहिले पनि पुराना सोच राख्ने मान्छेहरूले केटाहरूलाई धेरै मन पराउँछन् नानी जन्मिने पश्चात् उसको नामकरण गरिन्छ हिन्दीहरूले नामकरण पण्डितद्वारा गर्छ जसै मुसलमानहरूले सिक मुसलमानहरूले पनि गर्छ अन्त सिख इसाई ख्रिस्टियनहरूले पनि फादर अनि अन्य धर्मगुरुहरूद्वारा गर्छ जसै भन्नमा जन्मेपछि सबजना नानीको मुख हेर्नका लागि आउँछ थुप्रो हरू आउँछ नानीहरू आएपछि नामकरण नामकरण भएपछि नानीहरूको मुस्लिम समाजमा नानीहरूको मुसलमानी हुन्छ जसमा एकजना मान्छे आएर उनीहरूको मुसलमानी गर्छ त्यस्तै हिन्दूहरूमा भगवान्को नानीहरूलाई नानीहरूलाई भगवान्को सम्मान दिन्छ नानी भगवान् हो भनेर भन्छन् क्रिस्टियनहरूमा पनि त्यस्तै गर्छन् र त्यसै त्यस ऊ पश्चात् नानी ठुलो हुँदै गएपछि छ महिना एकवर्षमा उनीहरूलाई कालो टिका लगाइन्छ

कालो टिका लगाएपछि नानीहरू स्वस्थ बसोस् भनेर उनीहरूले दुवा गर्छ नानीको ठुलो उम्रको लागि धेरै धेरै मन्दिरहरू मस्जिदहरूमा उनीहरूले चढावा चढाउँछ अनि त्यस्तै थुप्रो थुप्रो कुराहरू चढाउँछ त्यसै भन्नुमा